हाम्रो पश्चिम बङ्गाल राज्यमा नेपाली भाषालाई मान्यता त प्राप्त छ तर अझै पनि हाम्रो भाषाको निम्ति अनुसन्धान र केही राम्रो काम नगरेको जस्तो मेरो ठमाइ छ मैले यदि हाम्रो भाषाको विषयमा नै भन्नुपर्दा खेरी पनि हाम्रो भाषा सिकाउने जुन पाठ्य पुस्तकहरू पाठ्य पुस्तकहरू बनाइन्छन् ती पाठ्य पुस्तकहरू पनि नेपाली भाषामा बङ्गालीहरूले छापेको कारणले गर्दाखेरी ती पुस्तकहरूमा पनि हामीले कयौँ हिज्जे भुलहरू प्राप्त गर्न गर्न सक्छौँ जस्तै मैले आफै पनि एघारौँ अनि बाह्रौँ श्रेणीमा अध्ययन गर्दाखेरि मैले देखेको एकघारौँ श्रेणी र बाह्रौँ श्रेणीको निम्ति लेखिएको किताबको अघाडि छापिएको थियो त्यस्तो भुल भ्रान्ति भएको जग्गामा जग्गामा हामी बसिरहेको छौँ मलाई के लाग्छ भन्दाखेरि हाम्रो राज्यमा नेपाली भाषाविद नेपाली भाषाका व्याकरण साहित्यका धनी साहित्यका पुजारीहरूलाई एकत्र गरेर उनीहरूको एउटा सङ्गोष्ठी राखेर हाम्रो भाषालाई उत्थान गरेर हाम्रो भाषाको निम्ति शिक्षा प्रणालीमा कसरी कुन चाहिँ कुन चाहिँ कहाँदेखिको चाहिँ कुन स्तरमा कस्तो किसिमको भाषालाई प्रयोग गर्नु पर्ने हो भनेर देखाउनु पर्छ भनेर मलाई एकदमै ठुलो गुनासो छ मेरो गुनासो अर्को के हो भन्दाखेरि हाम्रा नेपाली भाषाका विभिन्न राज्यभरी पाठशालाहरू छन् तर ती पाठशालाहरूमा नेपाली शिक्षकहरू छैनन् हाम्रो भाषाले मान्यता त पाएको छ तर पश्चिम बङ्गालका विभिन्न उच्च विश्वविद्यालय महाविद्यालयहरूमा नेपाली पठन पाठनको व्यवस्ता छैन नेपालीको पठन पाठन त्यति गाह्रो पनि छैन बङ्गाली हिन्दी जस्तो जस्तो नै हो तैपनि हाम्रो नेपाली भाषालाई मान्यता दिए तापनि गिने चुनेको औँलीमा गन्नु सकिने विश्वविद्यालय र महाविद्यालयहरूमा मात्रै हाम्रो नेपालीलाई पठन पाठन गराइन्छ भने हामीले देख्छौँ कि उ त्यहीँ पल्लोपटि बिहारमा उनीहरूको भोजपुरी मगदी जस्ता भाषाहरूलाई विभिन्न विभिन्न स्तरमा अगघि बढाउने अग्रिम पङ्तिमा ल्याउने कोसिस गरिँदैछ भने हाम्रो त एउटा जातीको भाषा विलुप हुन गइरहेको छ त आजसम्म यदि बङ्गालका सरकारले यति पनि गरिदिएन भने भोलिको क्षेत्रमा हाम्रो मातृभाषा विलुप्त भएको खण्डमा को दायि हुनेछ आजको शिक्षा प्रणालीमा हामी देख्छौँ अझै पनि तलबाट बङ्गालीमा छापिएको किताबहरू आउछन् र तिनलाई नेपालीमा अनुवाद गर्ने एउटा कुनै पनि माध्यम छैन सरकारले लाखौँ करोडौँको आफ्नो पुँजी हुँदा हुँदै पनि त्यो पुँजीलाई नेपाली भाषाको उत्थान को निम्ति प्रयोग गरेको हामी प्राप्त कुनै जानकारी प्राप्त गरेको छैनौँ सो एउटा दुखःद र भयानक तथ्य तथ्य हो